मैले सानो सानो मसिनु मसिनु सागको बिरुवालाई ल्याएर मल माटो हालेर मज्जाले रोपेर साग बनाएर त्यो साग अहिले हामी खान लागिरहेछौँ र फर्सीका मुन्टाहरू पनि रोपेर फर्सी रोपेर मुन्टाहरू फलाएर त्यसलाई लतालाई पनि हामीले धैरै धेरै यो झ्याँङहरू झ्यालहरू लगाएर त्यसलाई माचहरू बनाएर त्यसलाई एकदमै फैलाएर त्यसको मुन्टाहरू टिपेर खान्छौँ बिरुवा पैला सागको रोपेर साग खान्छौँ र लतालाई रोपेर बढाएर त्यसको मुन्टा निकालेर खान्छौँ